यहाँ कालिम्पोङ सहरभित्र चाहिँ अब बिमारीको लागि त्यस्तो दु ख चाहिँ छैन किनभने जतिसक्दो त बिमारी त तपाईँको यो जुन चाहिँ कालिम्पोङ जिल्ला अस्पताल छ है त्यहीँ गएर नै त्यसको समाधान हुने गर्छ त्यो छोडिकन यहाँ धेरै प्राइभेट हस्पिटलहरू पनि छ है र त्यो हस्पिटलतिर पनि सानो सानो है सक्दो अप्रेसनहरू है र तपाईँको यो सबै प्रायः जस्तो अप्रेसनहरू त भइहाल्छ